भारतका सबैभन्दा महत्त्वपूर्ण चाडहरू हुन् दुर्गा पूजा दसैँ दिवाली ईद उल फितर छठ पूजाहरू हुन् र हाम्रो नेपालीहरूको चाहिँ दसैँमा चाहिँ हामी चाहिँ हाम्रो चाहिँ ठुलो चाड हो जसमा चाहिँ हामी आफ्नो सबै सन्तानहरू टाढो भएको सन्तानहरू एउटा जग्गामा भेला भएर भेटघाट हुन्छ टिका लगाउँछ र त्यो चाहिँ हामी नेपालीको लागि चाहिँ एउटा ठुलो चाड हो र त्यसै गरी दिवालीमा हामी दिवा दिपावलीमा लक्ष्मी भगवान्को पूजा गर्छौँ लक्ष्मी भभगवान्को पूजा गरेर हामी भैलो देउसी खेल्न जान्छौँ होइन अन्त हाम्रो लागि त्यो दिन चाहिँ हाम्रो लागि हामी केटीहरूको लागि चाहिँ त्यो दिन मात्रै एउटा जुन चाहिँ दिन हो जहाँ चाहिँ हामीलाई आफ्नो घरबाट बाहिर जानुदिनु हुन्छ होइन हामीलाई बाहिर गएर राति रातभरि हामीलाई त्यो दिन चाहिँ हामीलाई छुट छ र त्यो दिन हाम्रो लागि चाहिँ धेरै नै खासै हुन्छ त्यसै गरी हामी देउसी भैलोहरू मनाउँछौँ भैलोहरू खेल्छौँ अनि त्यसै गरी आउँछ उ त्यो ईद उल फितर चाहिँ मुस्लिमहरूले मनाइने गर्छ उनीहरूको ठुलो चाड हो र नेपालीको चाहिँ हामी यता छठ पूजा हुन्छ छठ पूजा बिहारीहरूको एउटा चाड हो उनीहरूको पनि ठुलै चाड हो जसलाई चाहिँ उनीहरू एक वर्ष पर्खिन्छ र त्यो चाडमा उनीहरूले कति कति दिन धेरै धेरै दिनहरू उनीहरू बर्त बसेर आफ्नो आफूले भनेको कुराहरू पुरा हुन्छ र त्यो हामीले छठी मैयालाई मान्छौँ